मलाई कुकिङपट्टि चाहिँ धेरै इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि मलाई पटेरोको लागि चाहिँ के केहरू बनाइहरू बस्नु मनपर्छ अब परिवारमा अब बर्थडे पार्टीहरू केही अब दसैँ तिहारहरूकोमा अन्त्त त्यस्तोमा पाहुनाहरू आउँछ उनीहरूको लागि पनि के केहरू बनाइदिनु मनपर्छ मलाई पहिल्यैदेखि सानैदेखि अब इच्छा भएकोले गर्दाखेरि मलाई खिर खिर चाहिँ एकदम बनाउन मनपर्ने चिज हो मलाई खिर बना बनाएर खुवाउनु परिवारलाई खुवाउनु पुरा मनपर्छ परिवारमा पनि अब त्यस्तै मन पराउँछ खिर त्यसै कारणले मलाई प्रायः म बनाइबस्छु त्यहाँदेखि मलाई मासुहरूमा मासु भेजिटेबल सुप भेजिटेबल सुप पनि बनाइदिन्छु किनभने भेजि भेजिटेबल सुप एकदम राम्रो हुन्छ पनि अनि मलाई मन पनि पर्छ परिवारले मन पनि पराइदिन्छ त्यसै कारणले गर्दाखेरि भेजिटेबल सुप चाहिँ एकदम मन पराएर खान्छ पनि त्यस कारणले म त्यो बनाइदिन्छु अनि नन् नन्भेजमा चाहिँ अब मासु मासुहरूमा गोरुको मासु सुँगुरको मासु यस्तै अब कुखुराको मासुहरू चल्छ घरमा त्यसको लागि मासुहरू पनि म एकदम खालखालको पनि बनाउनु आउँछ मलाई अब डेली प्रायः खानुको लागि चाहिँ म नर्मल नर्मल नै पकाउँछु नर्मल चिकनहरू पकाउँछु तर अब कोही कोही बेला चाहिँ फेरि अर्को फाल्टै तरिकाले पनि त खानु मनपर्छ एउटै खालको खाइबस्दाखेरि अब कति उयो पनि त हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ चिकन चिल्ली चिकन ब्रेस्टहरू चाहिँ मलाई एकदम मनपर्छ बनाइदिनुको लागि परिवार फेरि बनाइदिएपछि परिवारले एकदम अब रुचाएर खान्छ नि त रुचाएर खाएको कारणले गर्दाखेरि चाहिँ अब बनाउनु मनपर्छ अब त्यो सानैदेखिको इच्छा भएकोले गर्दाखेरि होला अरूले मन पराएर खाइदियो भने अब झन् मनपर्छ नि त त्यसै कारणले गर्दाखेरि अनि सुँगुरको मासु पनि त्यस्तै अब सागहरू हालेर त्यसरी बनाएर खुवाउनु मनपर्छ अनि अरू अब ओट्सहरू त भयो अब ओट्सहरू त त्यतिकै पनि बनाएर प्रायः खान्छ नै अन्त साग एकदम साग एकदम रायोको साग पालकी साग रायोको साग पालकी साग त्यहाँदेखि अब उयो तोरीको साग अब उयो सिजनमा त तोरीको सागहरू हुन्छ तोरीको सिजन भएकोले गर्दाखेरि तोरीको साग पनि एकदम मनपर्छ मलाई तोरीको साग फापरको साग अब सागहरू त अब धेरै प्रकारको हुन्छ सबै नै मनपराएर खान्छ घरमा अन्त त्यही कारणले गर्दाखेरि साग सुँगुरको मासुमा त झन् साग त मिलिहाल्यो रायोको साग त्यही सुँगुरको मासु र साग मनपर्छ बनाइदिनु अन्त अरू कुराहरू अन्त अब अरू के मोमो अब यस्तै मोमो थुक्पाहरू त अब चलि नै बस्छ प्रायः खाजाको रूपमा त्यसै कारणले गर्दा त्योहरू पनि अब म बनाइदिन्छु अन्त मोमो थुक्पा चौमिन अब कतिवटा स्वास्थ्यपरक भन्दाखेरि चाहिँ अब भन्दाखेरि हामी ब्रे अहिलेको टाइममा अब हामी मुक्बाङहरू हेर्छौँ नि त कोरियन मुक्बाङहरू त्यस कारणले गर्दाखेरि अब त्यो चिजहरू पनि बनाइदिनु मनपर्छ परिवारमा किनभने अब परिवारले पनि नयाँ तरिकाले खावोस् नयाँ प्रकारको चिजहरू खावोस् भन्ने हुन्छ नि त अब त्यही कारणले गर्दाखेरि अब रा रामेनहरू भयो अब यस्तोहरू पनि बनाएर दिन्छौँ घरमा मन पराएर खानुहुन्छ तर अब धेरै पिरो चाहिँ नहालेर किनभने अब स्वस्थ्यलाई असर गर्छ त्यही कारणले गर्दाखेरि अब पिरो बेसी नहालेर कम्ती अब बोइल्ड चिजहरू अब नुडल्सहरू बेसी चल्छ थुक्पाहरू पाएर त्यो कारणले गर्दा त्यो कुराहरू पनि अब मनपराएर खानुहुन्छ अब बा अब देख्छ नि त अहिले त सबैले फोनहरू चलाउँछ भिडियोहरू हेर्छ त्यसमा देखेपछि त त्यो खानु मनपर्छ नि त अन्त बनाइदे न भन्नुहुन्छ परिवारमा पनि त्यस्तै त्यस्तै अब उनीहरूले खानु मनपरे गरेपछि अब म बनाइदिन्छु